पर्याटकहरूलाई मौसमको हिसाबले भन्नु पर्दा चाहिँ यहाँको मार्च फब्रुवरी मार्च एप्रिल चाहिँ एकदमै राम्रो हुन्छ ठिकैको बारिसहरू पनि पानीहरू पनि त्यति पर्दैन र पर्यटकहरूको त्यति बेला चाहिँ दार्जिलिङ विशेष दार्जिलिङमा धेरै भिडभाड हुने देखिन्छ र चाडपर्व भन्नु पर्दा चाहिँ अब कुनै फेस्टिभलहरू भन्दा चाहिँ त्यही हो दसेरा मेन्ली अब यहाँको नेपालीको मेन फेस्टिभल दसेरा नै मानिन्छ र त्यति बेला पनि आउने गर्छन् कहीँ कतै कम्ती तर जनवरी फब्रुवरी फब्रुवरी मार्च एप्रिलमा चाहिँ धेरै जसो पर्याटकहरू आउँछ र त्यो समय राम्रो पनि छ एकदमै पानीहरू पनि कम्ती ठन्डा पनि ठिक्कैको गरम पनि ठिक्कैको र त्यति बेला चाहिँ एकदम स्विटेबल मौसम पनि छ र त्यति बेला पर्याटकहरू धेरै आउँने गर्छन् है दार्जिलिङमा